चलचित्र फेसन सो विज्ञापन ठाउँमा हाम्रो कालिम्पोङ क्षेत्रको धेरै उदाहरणहरू छन् दिन सकिन्छ किनभने चलचित्रमा नेपालतिरबाट बनिएका चलचित्रहरूमा पनि धेरैमा हाम्रो रेली खोला तिरको ठाउँहरू उठाइएको छ त्यस ठाउँहरूमा सुटिङ गरिएको छ अनि शिल्पहरू चाहिँ त्यति भन्न सकिँदैन तर यहाँ यहाँको घुम्ने ठाउँहरू पर्यटन क्षेत्रहरूको विज्ञापन चाहिँ धेरै गरिन्छ यहाँ पर्यटन क्षेत्रकै लागि हाम्रो कालिम्पोङ फेमस छ त्यसै कारणले चाहिँ यहाँ पर्यटनको विज्ञापन चाहिँ धेरै हुन्छ